हेलो नमस्कार ए अँ अँ अँ ए अँ अँ नेपालीमा अब कुन चाहिँ भाइ कुन चाहिँ भाग चाहिँ तिमीलाई साह्रो पऱ्यो के अरे कविता हो कि कथा हो कि कुनै अब त्यो के कुन चाहिँ वादहरू चाहिँ असुबिस्ता बुझ्न सकेनौ त्यो भनन् त्यो अँ कुन चाहिँ अँ अँ अँ उम् अँ अँ त्यो इम् सिलेबसहरू त सकेको छैन त भाषाको सरले अँ सिलेबसहरू सकिएको छ र त्यसमा कुन कुन बुझेनौ नानीले त्यसमा चाहिँ टिक गरेर यो यो विषयहरू चाहिँ मैले बुझेको छुइनँ भनेर चाहिँ लिएर आउनु म मिलाउँछु म भोलि या पर्सिको दिनतिर त्यो हेरेर त्यसरी पढेर टिक गरिराख्नु म एउटा टाइम अँ साथीहरूसित पनि भन्नु साथीहरले पनि यो मैले भनेकै कुरा नानीले भन्नु कि साथीहरूलाई जुन जुन हामीले त्यो सिलेबसको जुन जुन टपिकहरूमा जे जे बुजेको छैन भित्र कथाको होस् कविताको होस् अथवा व्याकरणभित्रबाट छ कि के छ त्योहरूलाई चाहिँ सबै मिलेर आफ्नो आफ्नो हिसाबले फेरि त्यो एकजनाले नबुजेकै सबैको हुँदैन र आफ्नो आफ्नो जुन चाहिँ असुबिस्ता छ त्यो कुरोहरू चाहिँ यो परीक्षा भन्दा अगाडि त्यो टिक लाएर राख्नु म एउटा समय दिन्छु त्यति बेला नानीहरू सबैजना आउनु पालैपिलो त्यो विषयमाथि म आफै म आफैले भ्याइनँ भनेदेखि म अरू अरू सरसित पनि सल्लाह गरेर नानीहरूलाई त्यो बुझाउने चेष्टा गर्छु सुर्ता गर्नु पर्दैन अँ

अँ ठिकै छ ठिकै छ त्यो पनि त्यही हिसाबले नेपाली जस्तो गरेर मैले भनेको छु हुन्छ हुन्छ त्योबाहेक नेपाली अङ्ग्रेजी त्योबाहेक नानीहरूले अब अरू म्याथतिर हिसाबतिर साइन्सतिर पनि केही असुविधा छ भनेदेखि त्यसलाई पनि मलाई भन्नु एकदमै अप्ठ्यारो नमानीकन भन्नु म म सरहरूसित सरसल्लाह गरिवरि कुन कुन टाइममा कसरी गर्नुपर्छ त्यो मिलाएर म टाइम दिन्छु आउनुपर्छ ल अँ हुन्छ